मलाई घुम्नु जाने जग्गाहरू चाहिँ मनपरेको जस्तै एकदमै चिसो जग्गा त्यस्तोहरू जग्गाहरू मनपर्छ किनभने हामी यो अलिकति हामी कछाड जस्तो जग्गामा बसोबासो गर्ने र यो चिसो ठाउँमा चाहिँ गाउँघरहरू पनि कम्ती भएकोले गर्दा त्यहाँको वातावरण त्यहाँको परिवेश र त्यहाँको मान्छेहरूको विचारहरू एकदमै सोझो राम्रो भएकोले गर्दाखेरि चाहिँ त्यस्तो ठाउँहरू घुम्नु मलाई एकदमै मनपर्छ मलाई मनपरेको जग्गा चाहिँ जस्तै नेपाल हो नेपालमा धेरै हिन्दूको हिन्दू धर्मको धेरै मन्दिर देउताहरूले बास गरेको ठाउँ भएकोले गर्दाखेरि नेपाल काठमाडौँ पोखरा यो मनोकामना यस्तोहरू जग्गाहरू चाहिँ एकदमै घुम्नु जानु मलाई मनपर्छ